र यो फोन चाहिँ मैले है हिजो अस्ति एक हप्ता अगाडि बजारमै गएर कालेम्पोङ हाम्रो त कालेम्पुङ बजार हो मेन अब हामीले सपिङ गर्ने भन्ने नै कालेम्पोङ बजार हो र त्यो बजारमा चाहिँ मैले आजभन्दा एक हप्ता अगाडि है यो भिबो वाई एक्स ट्वेन्टी टू फोन किनेको थिएँ र यो फोन किनेको उएसमा चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति यो फोनको विषयमा है यसको ब्याट्री ब्याकअपहरू र क्यामेराहरू भयो होइन यसमा अलिकति नेटवर्कहरू एकदमै राम्रो लाग्यो यो फोनको चाहिँ र अब यो फोनमा चाहिँ अहिलेसम्म चाहिँ केही त्यस्तो उयो छैन मैले हेर्दाखेरि चाहिँ अब उयो यसमा चाहिँ सबै राम्रै नै लागेको छ